मेरो मनपर्ने पुस्तक मुनामदन हो किनभने त्यो कथामा मुना र मदन धेरै गरिब हुनाको कारणले गर्दाखेरि मुनालाई धे धेरै धेरै समस्याहरू लाग्यो त्यो समस्याहरू लाग्नुको कारणले मदन चाहिँ बाहिर गएर पैसा कमाउने भनेर निर्णय लियो त्यो कमाएर आउँदाखेरि मुना चाहिँ घरमा मरिरहेको देख्दाखेरि मदन धेरै बिक धेरै दुःखी भयो किनभने मैले चाहिँ यस कथाबाट यही सिकेँ कि पैसाभन्दा ठुलो चाहिँ माया नै रहेछ जीवनमा